मलाई मनम मनपर्ने माछा चाहिँ बाम माछा हो लामो हुन्छ अन्त चेप्टो लामो हुन्छ त्यो माछा मिठो हुन्छ एकदमै मनपर्छ मलाई त्यो माछा अन्त यताकोहरूले चाहिँ पङ्कज रुई ग्वाली त्यस्तोहरू मात्रै खान्छ अन्त अब अरू चाहिँ मलाई अब माछा उयो बुदुना मनपर्छ बुदुना मनपर्छ मलाई अरू चाहिँ अब त्यति माछा मलाई मनपर्दैन